म कुखुरा व्यवसायमा मानिसहरूले के समस्या चुनौतीहरू फेस गर्नु पर्छ भने किनकि पोल्ट्री जब पोल्ट्री फार्महरू हामी खोल्छ होइन पोल्ट्री फार्महरू खोल्दाखेरि चाहिँ के हुन्छ भने किनकि कोही बेला पोल्ट्रीको दाम अप एन्ड डाउन हुन्छ किनकि जुन चाहिँ हामीले खाना दिन्छ पोल्ट्रीलाई होइन यो हामीले जुनै पनि दाना दिन्छ त्यो दाना पनि मार्केटमा कोही बेला महँगो भएर आउँछ अनि त्यो महँगो हुनको कारणले गर्दाखेरि पोल्ट्रीलाई पालन पोषण गर्दाखेरि त्यो महँगो भइसक्यो अटो हामीले त्यो देखिहाल्छ के त्यो सन्दर्भित देखिहाल्छ के त्यो पोल्ट्रीको दाम पनि महँगो भइरहेको हुन्छ अन्त एक समयमा अब एक सय साठी रुप्पे किलो पोल्ट्री पाइरहेछ अर्को दुई दिन बाद फेरि त्यसको दाम दुई सय चालिस भइरहेछ भने त मन मानिसहरूले अलिकति किन्न पनि उयो गर्छ के किन कि कुनै पनि चिजको अब एउटा एक समयमा एउटा रेन्जमा चलिरहेछ अन्त अचानक ह्वात्त त्यसको दाम बढिदिँदाखेरि त मान्छेहरूलाई त उयो लाग्छ नि त किन्न ए नकिनौँ होला नखाऊँ भन्छ अन्त त्यो गर्दाखेरि चाहिँ समस्या धेरै फेस गर्न सक्छ क्या पोल्ट्रीको दाना दानाहरूमा अगर ल के अरे तपाईँको दाम बढ्यो भने अन्त पोल्ट्रीको दाम पनि बढिदिन्छ अनि त्यसले गर्दाखेरि अलिकति समस्या हुन्छ अनि आफू जब घरबाट टाढो जब हामी टाडो जान्छौँ त्यति बेला पोल्ट्रीहरूको पालन पोषण गर्ने कोही न कोही कामचोरीहरू राख्छ क्या म चाहिँ कसै कुनै पनि काम गर्नेहरूलाई राख्छु अनि काम गर्नेहरूलाई चाहिँ त्यही हिसाबमा म उनीहरूलाई अब वेज दिन्छु एउटा एउटा वेज तोक्छु होइन यति दिनसम्म म हुन्न म यति दिनसम्म चाहिँ यो पोल्ट्रीहरू बेच यो पोल्ट्रीहरूको दाना खाना पिनाहरूमा अलिकति काम गर अन्त म तँलाई यति यति पैसा दिन्छु भन्छ जनावरहरूको बारेमा मैले कुनै पनि नराम्रो घटनाहरू धेरै पनि देखिरहेको छु अब अहिलेको धेरै त्यो इन्जेक्सन गर्ने पोल्ट्रीहरू कतिहरू अब म बजारमा आइसकेको छ अनि त्यसले गर्दाखेरि जनावरहरमा त्यो एउटा लुतो लाग्ने शङ्काहरू जुन चाहिँ पोल्ट्रीमा पनि धेरै लुतो लागिसकेका छन् त्यो लुतोले गर्दाखेरि पखेटाहरू जान्छन् होइन अन्त पोल्ट्रीलाई जति पनि दाना पोषण गर्दाखेरि पनि त्यो एउटा एभ्रेज उनीहरूको वेट हुँदैन अनि त्यसले गर्दाखेरि धेरै पनि समस्या हुन्छ अनि जनावरहरमा पनि इन्फेक्सन हुन थाल्छ जब जब हामी चाहिँ अहिलेको मोडर्न टाइममा जब हामीले इन्जेक्सन लगाउँछ पोल्ट्रीलाई छिटो वेट बढाउने सोच्छ अब बेच्ने मान्छेहरूले चाहिँ वेट ओजन देखोस् है पोल्ट्रीको भन्दाखेरि चाहिँ इन्जेक्सनहरू नाना पानामा दाना दाना खाना पानीमा फोकस गर्नुभन्दा पोल्ट्रीको दाना त्यो दानातिर फोकस गर्नुभन्दा बेसी चाहिँ उनीहरू इन्जेक्सन लगाउने बानीमा बेसी जान्छ उनीहरूको प्रत उयसको प्रतिक्रिया चाहिँ इन्जेक्सन लगाएर पोल्ट्रीको ओजन बढेको हुन्छ भनेर सोच्छ अनि त्यसले गर्दाखेरि चाहिँ धेरै निकै नै साह्रो पर्छ क्या